हामीले स्मार्ट फोनको फाइदा चाहिँ टिभी भयो मिडिया भयो फोन फोनबाट हामीले पढ्नु सक्छौँ केही कुरा याद गर्नु सक्छौँ गुगल भयो गुगलमा केही कुरा हामीले खोज्नु सक्छौँ त्यसबाट पढ्नु सक्छौँ राम्रो राम्रो कुराहरू निकाल्नु सक्छौँ